हेर भाइ मैले अस्ति अनलाइन ग्यास मगाएको थिएँ अनलाइन ग्यास चुल्हा मगाएको थिएँ ग्यास चुल्हाले त धेरै नै दुःख दियो मलाई ग्यास चुल्हामा एकपट्टिको बर्नर पनि बल्दैन रहेछन् राम्ररी अर्कोपट्टिको त्यो बर्नरको त पाइप नै फुटेर निस्केर रेगुलेटरहरूसँग पनि राम्रोसँगले कनेक्ट हुँदैन रहेछ अनि त्यो ग्यासको खुट्टाहरू प्लास्टिकहरू पनि धेरै नै घिनलाग्दो मेटेरियलको बनेका रहेछन् ब्रान्डेड त ब्रान्डेड भनेर किनेको तर तातोमा पनि त्यसको त्यो बडीहरू अलिक बिल्लिने गरेको त्यो प्लास्टिक पार्ट्सहरू बिल्लिने गरेको अनि त्यो बर्नरहरू पनि बुच्चिने गरेको धेरै नै नराम्रो एक्सपिरेन्स भयो यो ग्यास चुल्हा लिएर चाहिँ मैले अनि फर्काउन पनि नमिल्ने रिटर्न पिरियड पनि सकिएको भएर यो ग्यास चुल्हा लिएकोमा चाहिँ म धेरै नाखुस नै छु खुसी छुइनँ यो ग्यास लिएर बर्नर पनि राम्रोसँगले साह्रै राम्रोसँगले बलेको छैन एकपट्टि प्लाट प्लाट प्लाट प्लाट हुँदै बल्दैछ अर्कोपट्टिको त ठङ्गै फुटेको छ प्लास्टिकहरू बिल्लेर घिनलाग्दो खालको ग्यास रहेछ